हेलो हेलो दाजु तपाईँ नर्थ इस्टबाट बोल्नु भएको हो नर्थ इस्ट फेसन हबबाट

मैले सुनेको थिएँ तपाईँहरूकोमा राम्रो राम्रो लुगाहरूको कले कलेक्सनहरू छ होइन सूको कलेक्सनहरू छ

हजुर हजुर मलाई पनि त्यसै फेमिलीको लागि सपिङ गर्नु थियो होइन अब यो दसैँ तिहारहरू पनि आउनु आँटेको छ हो पूजाहरू पनि आउनु आँटेको छ अन्त तपाईँहरूकोमा राम्रो कलेक्सनको लुगाहरू के के छ अलिकति मलाई सजेस्ट गर्नु न मेरै लागि होइन मतलब मेरो पेरेन्ट्सको लागि मतलब मेरो बाबाको लागि सर्ट होइन मलाई कुर्ता किनकि पूजा आउनु आँटिसक्यो कुर्ता इज बेटर होइन टू वेर अनि कस्तो टाइपको छ डिजाइनहरू कलरहरू

मतलब यो कुर्ता चाहिँ तपाईँले भन्नुभयो पन्जाबी कुर्ताहरू चाहिँ होइन तेसको रेटिङ्सहरू कति छ मतलब रेटिङ्स भन्नाले प्राइस कति गरेर हो टू हन्ड्रेड टुवेल्भ हन्ड्रेड आच्छा नट ब्याड मतलब प्राइस रेटहरू पनि ठिकै रहेछ अनि अन्त अन्त मेरो बहिनी पनि छ मेरो फेमिली मेम्बरमा होइन अन्त त्यसको लागि चाहिँ एउटा राम्रो टी सर्ट चाहियो हरे हो यदि तपाईँकोमा राम्रो राम्रो प्रिन्टवाला मैले टी सर्टहरू हेरेको थिएँ होइन एच एन एम क्वालिटीको टाइपको हो एच एन एम पनि छ स्टकमा अनि मलाई सजेस्ट गर्नु न मलाई कतिको प्राइस रेटसम्म चाहिँ तपाईँको राम्रो क्वालिटीवाला छ टी सर्टहरू अच्छा र म भोलि आउनु एन्टर गरौँ खुल्ला हुन्छ भोलि सप किनकि मेरो पनि फेमिलीहरू अब थुप्रो नै छ होइन अन्त फोनमा पनि कुरा हुँदैन ठिकै गर्नु भयो मलाई पनि किन्नु छ कतिवटा सूजहरू पनि किन्नु छ मैले सुनेको थिएँ तपाईँकोमा सुजहरू पनि राम्रो आउँछ क्लोत्सहरू सूजहरू होइन अन्त ल ल म भोलि सप एन्टर गर्छु नि तपाईँ मलाई यो नम्बरमा एड्रेस सेन्ड गरिदिइराख्नु न भयो भने ल ल हुन्छ दाजु